शिक्षित हुनुको फाइदा त जीवनमा धेरै छन् र विशेष एउटा फाइदा भन्नुपर्दाखेरि कुनै पनि कुरोलाई हामी सजिलोसँगले अनि एकदमै कम समयमा बुझ्नुसक्छौँ र अशिक्षित हुँदाखेरिको त थुप्रोवटा हामीलाई हानीहरू छ किनभन्दाखेरि सर्वप्रथम त अशिक्षित व्यक्तिहरूमा जुन आत्मविश्वास हुन्छ त्यो आत्मविश्वास एकदमै कम्ती हुन्छ किनकि कतिवटा कुरा उहाँहरूलाई बुझ्न गाह्रो हुन्छ र कतिवटा कुरा भनेको नबुझ्दाखेरि आफूलाई निकै नै आफूलाई निकै नै तल्लो स्तरमा आफूलाई अनुभव गरिन्छ त्यसले गर्दाखेरि शिक्षित हुनु एकदमै जीवनमा धेरैभन्दा पनि धेरै फाइदा छ